दार्जिलिङ जिल्लामा स्थानीय सरकार र राजनितिक संरचनाहरूमा चाहिँ त्यस्तो राम्रो काम भएको जस्तो लाग्दैन मलाई किनभने यहाँ केही सरकारले पनि राम्रो काम गरेको त छैन अनि यहाँको अधिकारीहरूले पनि राम्रोसँगले काम त गरेको जस्तो त लाग्दैन अनि मैले चिनेको विधायकहरूमा चाहिँ राजु विष्ट हुनुहुन्छ वहाँ चाहिँ पार्लामेन्टको मेम्बर